नयाँ व्यवसाय शुरू गर्दा समावेश हुने औपचारिकताहरू भनेको नै पहिले अर्थ सङ्ग्रह हुन् त्यसपछि कहाँ व्यवसाय कहाँ ठाल् थाल्ने कस्तो ठाउँबाट ठाल्ने थाल्ने भन्ने कुरोका निम्ति उचित ठाउँको चयन गर्नुपऱ्यो त्यसपछि केको व्यवसाय गर्ने अनि लगानी कति गर्ने र त्यसको बजार व्यवस्थापन कसरी गर्ने अनि कानुनी अफ्ठ्याराहरूबाट बाच्नुका निम्ति ट्रेड लाइसेन्स बनाउने कुराहरू हुन् र व्यवसाय सुरू गर्न ठुलो पुँजी चाहिन्छ वा चाहिँदैन भन्ने प्रश्नमा चाँहि व्यवसाय केको गर्ने अथवा गरिँदैछ र त्यो व्यवसायमा व्यवसायमा लगानी कति हुँदैछ खर्च क के कति हुँदैछ त्यसको आय व्याय के कस्तो हुन्छ भन्ने हिसाबले नै यसमा पुँजीको पनि निश्चय निश्चित गर् पुँजी पनि यसमा निश्चित गर्ने हो धेरै लाग्छ या कम्ती लाग्छ भन्ने कुरा अनि यो चाहिँ मलाई चाहिँ के लाग्छ भने अनि एउटा व्यवसाय सुरु गर्दाखेरि त्यसमा लागेको जति नै रकम आफ्नोमा पनि हुनुपर्छ जस्तै अङ्ग्रेजीमा भन्नु हो भने ब्याकअपको लागि पनि हुनुपर्छ जस्तो लाग्छ किनभने यदि त्यसो गरिएन भने व्यवसाय सुरु हुनुभन्दा अघि नै डुब्न पनि सक्छ